मलाई त प्रेसर कुकरमा बनाएको खाना मनपर्छ होइन अन्त त्यही खुल्ला भाँडामा पकाएको खाना त मलाई त्यति साह्रो मनपर्दैन म्याक्सिमम प्रेसर कुकरमा हामी के बनाउँछौँ दाल भात त बनाउँछौँ खुल्लामा पकाएको दाल पनि मनपर्दैन भात पनि मनपर्दैन होइन मलाई के लाग्छ भनेदेखिको चाहिँ कुकरमा बनाएको भात चाहिँ अलिकति भए पनि नरम होइन खाँदाखेरि पनि नरम मजाले पाकेको होइन नरम भएर पाकेको खाँदा पनि चबाउँदा पनि मनपर्ने जस्तै लाग्छ अनि त्यो खुल्ला भाँडामा पकाएको त मलाई काँचै काँचै भएको जस्तै एकदम चबाउनु पनि एकदम चबाउनुपरेको जस्तै साह्रो परेको जस्तै स्वाद पनि नभएको जस्तै लाग्छ कुकरमा पकाएको त नरम मजाले फुलाएर स्वादिष्ट लाग्नेगर्छ होइन त्यसैले मलाई त प्रेसर कुकरमा बनाएको खानै मनपर्छ खुल्लामा पकाएको मनपर्दैन र दालहरू बनाउँदा पनि प्रेसर कुकरमा बनायो भने त अलिकति सिटी लागेर मजाले पाकेर होइन त्यसलाई मजाले पकाएर पाकेको हुन्छ मजाले खाँदा पनि मिठो लाग्छ होइन खुल्ला भाँडामा पकाएको चाहिँ नपाकेको जस्तै छोक्रा छोक्रा भएको जस्तै राम्ररी नमिसिएको जस्तै त्यस्तो टाइपको लाग्छ दालहरू होइन त्यसै कारण मलाई त प्रेसर कुकरमा बनाएकै खाना मनपर्छ खुल्लामा बनाएको चाहिँ मनपर्दैन यही भिन्नता छ कि पकाइ प्रेसर कुकरमा बनाएको चाहिँ भातहरू पनि नरम हुन्छ दालहरू पनि मजाले पाकेको हुन्छ खुल्लामा बनाएको दालहरू पनि छोक्रा छोक्रा भएको जस्तै खा भातहरू पनि काँचै काँचै भएको जस्तै नपाकेको जस्तै अलिक राम्रो लाग्दैन